मैले गाउन मन पराउने कार्यक्रमहरू भन्दाको त्यहाँ अब म त गानाहरू गाउनुमा रुचि राख्छु अब त्यस्तो स्टेजतिर गएर गाउने त्यस्तो त छैन तर पहिला स्कुलतिर पढ्दाखेरि प्रोगामहरू चाहिँ गरेको त्यो प्रोगामहरू गर्दाखेरि यो पहिला गाउने गानाहरू भनेको यो हाम्रो पहिलाको कलाकारहरू नेपाली अनिल सिंह भयो सुगम पोखरेल भयो अब यिनीहरूले गाउँने गानाहरू चाहिँ थियो मैले छोएको पानी चल्दैन भयो यश कुमारको यो प्रेम पत्र भयो अनिल सिंहको त्यहाँबाट अन्त यता तपाईँको अरू गानाहरू भयो राजु लामा छ अब उहाँहरूको गानाहरू सुनेर सुनेर ठुलो भएको टेपको त्यो सिडी लिएर आइन्थ्यो गानाहरू सुनिन्थ्यो अन्त तेसमा रुचि लागेर आबो केही गानाहरू गाउने गरिन्छ यसो काम गर्दाखेरि यताउता घरतिर बसेर गाना गाएर यसो अरूलाई पनि गानाहरू सुनाएर यही हो है पुरानो गानाहरू चाहिँ यस्तो थियो है भनेर सुनाएर गरिन्छ बसेर